कृषि कार्यमा प्रविधिको अति नै सहयोगी भूमिका रहेको छ जस्तै चियाबगानको निम्ति कलम काट्नु पत्ती टिप्नु जङ्गल साफ गर्नु दाउरा काट्नु विभिन्न कार्यहरूमा सहयोग पुऱ्याएको छ र ज्यालादारी अहिले दुई सौ पचास रुपियाँ रहेको छ दुई सौ पचास रुपियाँ ज्यालादारीले घर परिवार थाम्नु त निकै हम्मे हम्मे पर्छ किनभने अहिले जुन महँगाई र अरू चिजहरूमा पनि कति महँगाई बढेर गएको छ र र पनि चियाबगानमा कतिवटा सुविधाले गर्दा मात्र मान्छे मानिसहरू कार्य गर्नमा बाध्य रहेका छन् कतिवटा फेसिलिटीहरू जस्तै हस्पिटल फेसिलिटीहरू भयो पछि गएर पिएफ ग्र्याजुटी यसले गर्दा मात्र मानिसहरू काम गर्नु हतारिएका छन् नत्र भने अहिलेको समयमा दुई सय पचास रुपियाँले के कति हुन्छ र पनि बाध्यताले गर्न परेको छ र यो यहाँको बगानको सुख सुविधाले गर्दा मात्रै मानिसहरू काम गर्न बाध्य भएका छन्